हेलो ओइ सिद्धान्त होइन ए ठिकै छस् अँ घरमै छस् तँ ए बसिरहेको होला होइन सुन् न मलाई चाहिँ गाडी चाहिएको थियो कि हाम्रो फेमिलीहरू चाहिँ अब बिहेमा जाँदैछ नि त त्यसको लागि अब अलिक नमात्ने ड्राइ ड्राइभर चाहियो होइन लामो यात्रा छ हो अलिक नमात्ने अन्त रिजनेबल प्राइज भएको त्यस्तोको लागि हौ को छ भन्त मानेला कहाँसम्म

अँ अँ

सवारी चाहिएको सवारी भेनमा त हुँदैन हौ अन्कम्फोर्टेबल हुन्छ फेमिली डल्लै जान्छ हो सवारीमा चेप्टिनु पर्छ अब भेनमा कसरी जानु अब रिजर्भै जानु पऱ्यो है रिजर्भ गर्दा अब अहिले फेरि त्यही त पेट्रोलको दाम बढेको छ कति अरे अठार सय अम्बो ओइ अरू छैन अन्त अठार सय त अठार सय त यतै भन्देथ्यो नि सत्र सय मलाई भनेको झन् तँलाई गरेको हँ अँ पन्ध्र सयमा गर न हौ पन्ध्र सयमा फेमिली जाँदैछ हो अब त्यो ड्राइभरले पनि खाना त्यहीँ बिहेमा खाँदा भइहाल्छ मजाले जत्ति खाए पनि बुझिस् अँ बरु अट्यो भने ड्रा त्यो ड्राइभरको पनि आफ्नो लागि एकजना साथीलाई पनि बोलाउँदा पनि हुन्छ हो उनीहरू दुइजनै मजाले खाँदा पनि हुन्छ तर अब त्यहाँ चाहिँ ऊ यो चाहिँ छैन तेरो आइटम रक्सीहरू खानु पाउँदैन बुझ्यो तर सुन् है पन्ध्र सयमा गर् न ओइ सोह्र होइन हौ पन्ध्र गर न पन्ध्र भइहाल्छ त हौ तँ त साथी हो त हौ त्यत्रो

बाटो त अब राम्रै छ नि अस्ति भर्खर बनाएको अरे हौ बाटो राम्रो छ राम्रो छ बाटो ऊ त्यो त्यो त्यो त बनायो नि त बाटो अन्त तँ भन् है पन्ध्र चाहिँ हुनु पर्छ पन्ध्र सय त्योभन्दा बेसी त हुँदैन त्योभन्दा बेसी भयो भने त अब के गर्नु हुँदैन नि ल ल ल मलाई अहिले अब फोन गरिहाल् है ल ल